शिक्षाको अभावमा सहरमाभन्दा गाउँमा साँच्चै नै अभाव झेल्नु परिरहेको छ किन भन्दाखेरि यहाँनिर शिक्षा छैन भने यहाँनिर केही पनि हुँदैन गाउँघरमा किन भन्दाखेरि यहाँनिर केवल घरकै कामहरू मात्रै गर्यो उनीहरू त्यसै पनि यहाँनिर बेकारी भइरहन्छ सहरमा हो भने उनी शिक्षै नभए तापनि उनीहरूले अन्य कामहरू सहरमा धेरै किसिमको कामहरू हुन्छ उनीहरू त्यस्ता गरेर पनि खाइरहेका हुन्छन् तर गाउँमा जो शिक्षित हुँदैन उनीहरूलाई एकदमै समस्या भइरहेको हुन्छ यो बेकारी समस्या अथवा झेल्नुपरेको यो समय धेरै समयदेखि नै यो बेकारी समस्या झेल्नु परिरहेको छ किन भन्दाखेरि यहाँनिर जो शिक्षित भएको हुँदैन उनीहरूलाई के यहाँका शिक्षितवर्गहरूले के गरेको हुन्छ उनीहरूलाई जहिले पनि हेपेर राखिरहेको हुन्छ यो चाहिँ आज मात्रै होइन धेरै समयदेखि नै यो चल्दै चल्दै आएको र अहिले पनि त्यस्तै नै चलिरहेको छ